भारतीय चलचित्र र सङ्गीत भन्नाले यो भारतमा विभिन्न भाषाका है चलचित्र र सङ्गीतहरू बनिसकेको छ होइन यसले चाहिँ हामी सबैलाई एकअर्कामा आदनप्रदान गर्ने खालको होइन एकीकरणमा बाँधेको जस्तो छ चलचित्रले जस्तै नेपाली चलचित्रहरू भयो होइन बङ्गला यो हिन्दी त भइगयो अन्य तामिल तेलुगूहरूबाट पनि धेरै राम्रो राम्रो चलचित्रहरू बनेको छ म है अनि सङ्गीत अब सङ्गीतले चाहिँ चलचित्र बनिसक्यो पछि चाहिँ चलचित्रमा सङ्गीत पनि भरेको हुन्छ सङ्गीत हाम्रो यो भारतीय शास्त्रीय सङ्गीतहरू भयो अन्य जाति अन्य भाषाको सङ्गीतहरू भयो त्योहरू चाहिँ एउटा साधना पनि हो है यसले चाहिँ चलचित्र र सङ्गीतले चाहिँ मान्छेलाई चाहिँ एउटा नयाँ जीवन प्रदान गर्छ भन्ने मलाई लाग्छ र मलाई चाहिँ कस्तो खालको चाहिँ चलचित्र हेर्न मनलाग्छ भनेदेखि विशेष गरेर चाहिँ को त्यो चलचित्र चाहिँ जसलाई चाहिँ हामीलाई चाहिँ एकदम है राम्रो कुनै कुराको चाहिँ राम्रो हामीलाई सन्देश दियोस् जताभावी त्यो बनेको होइन तर एकदम हामीलाई समाजमा अलिकति सुधार आउने खालको है मानवको यो चेतनामा अलिक सुधार आउने खालको चलचित्र छ भने चाहिँ मलाई त्यस्तो हेर्न मनपर्छ र मलाई चाहिँ अभिनेता र अभिनेत्रीमा चाहिँ विशेष गरेर एउटा भयो अमिताभ बच्चन अनि अर्को चाहिँ एश्वर्य राय हो मलाई मनपर्ने अब है चलचित्रको गीतहरू चाहिँ के के भन्दा चाहिँ है तेरे नामबाट तेरे नाम गीत भयो चलचित्र है कुछ कुछ होता है बाट तुम पास आए भयो सोलेबाट ये दोस्ती भयो है बोर्डरबाट सन्देश आते है नेपाली चलचित्र आपाबाट यो हवा सरररर साँझ परे पछि चाहिँ हो मलाई मनपर्ने गायक चाहिँ श्रेया घोषाल हो है अहिलेको अब पहिलाको पहिलाको पहिलाको जो चाहिँ बितेर जानु भयो लता मङ्गेश्कर उहाँ दुईजनाको चाहिँ एकदम गाउने तरिकाहरूदेखि चाहिँ मलाई मनपरेको हो त्यसले गर्दा दुईजना चाहिँ मलाई प्रिय लाग्छ